हेलो बाटा सोरुम र अघि मैले तपाईँकोबाट जुत्ता ल्याएको थिएँ त्यो जुत्ता एकदमै लगाएर मलाई एकदमै कमफोर्टेबल लाग्यो हल्का पनि रहेछ अनि एकदमै रनिङ गर्दा पनि एकदम सजिलो सजिलो लाग्यो एकदम राम्रो रहेछ तपाईँको जुत्ता

हुन्छ त्यसकै लागि हो